जीवनयापनको लागि हामी खेतीपाती गर्छौँ हामीले पहिल्यै बाजेबोजूदेखि हुँदा नै हामी खेतीपाती गर्दैआएको मेरो बुबा बुबाआमाले पनि खेतीपाती गर्नुहुन्छ र म स्कुल छुट्टी हुँदाखेरि हामी खेतीपाती गर्छौँ हामी सबैजना मिलेर हामी खेताला लाउँछौँ खेतीपाती गर्दाखेरि हामी धान रोप्छौँ हामीलाई धेरै खुसी लाग्छ अन्त हामीलाई त्यो सागसब्जी खानु पनि धेरै मिठो हुन्छ हामीले रोपेको अर्ग्यानिक खानु हामीलाई धेरै खुसी लाग्छ त्यो खेतीपाती गर्दाखेरि खुसी रोपेको चिज फल्दाखेरि त्यो जस्तो खुसी चाहिँ मलाई कहिल्यै पनि लाग्दैन हामीले जब रोप्छ रोप्दाखेरि धेरै मिहिनेत गर्छ मिहिनेत गरेको फल पनि पाउँछ भनेर सबैले भन्छ र त्यो फलेको देख्दा त्यो फल यस्तो दामीसँगले फलेको देख्दा मलाई धेरै खुसी लाग्छ मलाई खेतीपाती गर्नु धेरै नै मजा लाग्छ खुसी लाग्छ खेतीपाती गरेको अरूले गरेको देख्दा पनि धेरै खुसी लाग्छ खेतीपाती चाहिँ गर्नैपर्छ हामीले राम्रो राम्रो आफूले फलाएको खान सक्यो भने त झनै राम्रो हाम्रो जीवनको लागि हाम्रो पैसा पनि बाँच्छ सब्जीहरू किन्ने त्यही माथि हाम्रो हाम्रो हेल्थ पनि राम्रो हुन्छ हामी हामीले फलाएको सागसब्जी फलफुलहरू खायौँ भने र हामी चाहिँ खेतीपातीमा बिल खेतीपातीमा